मैले स्यामसङको टिभी किनेको थिएँ अन्त फेरि अस्ति पनि बिग्रियो त्यो आज पनि बिग्रियो अस्ति बिग्रेको चाहिँ साउन्ड क्वालिटी पनि राम्रो आउँदैन स्क्रिन पनि ब्लर न ब्लर आउँछ अन्त फेरि अस्ति बनाएर आएको पाँच हजारमा फेरि आज पनि त्यस्तै भयो नि अन्त फेरि तिमीहरूलाई पनि म भन्छु नकिन यो स्यामसङको टिभी मलाई दोकानेले दिने बेलामा चाहिँ राम्रो छ यो टिभी स्मार्ट टिभी हो राम्रो छ यो नै लानुहोस् तपाईँले राम्रो टिक्छ बिग्रिँदैन पनि भनेर मलाई यो दियो खै अहिले त बिग्रेको बिग्रेकै छ यो टिभी पनि पहिलाको बरू भन्दा पहिलाकै एल जी टिभी नै राम्रो हुन्थ्यो हौ दस वर्ष टिक्थ्यो खै त्यो त बिग्रेन पनि मैले चलाउँदा त अब तिमीहरूलाई पनि भन्छु नकिन यो टिभी बिग्रिहाल्दोरहेछ यो त टिभी प टिक्दैन पनि राम्रो राम्रो पनि छैन रहेछ स्मार्ट टिभी भनेर मात्रै भनेको पहिलाकै टिभी राम्रो हुन्थ्यो बरुभन्दा एल जी टिभी नै राम्रो हुन्थ्यो नकिन घरकोले पनि मन पराएन हाम्रो करायो मलाई उल्टै उयो यो त के खालको टिभी ल्याइस् भनेर करायो पहिलाकै राम्रो थियो भन्दैथ्यो घरकोले पनि अन्त फेरि पैसाको लस् मात्रै भयो मलाई त खै बनाएको बनाएकै पहिला किनेको भन्दा बेसी पैसा त बनाएकोमै गइसक्यो अब तिमीहरू पनि नकिन यो टिभी त दोकानमा भन्छ यो नै राम्रो हो भनेर भन्छ तिमीहरूलाई तर तिमीहरू नकिन त्यो टिभी त्यो राम्रो छैन त्यो टिभी उयो क्वालिटी पनि राम्रो छैन कलर क्वालिटी राम्रो छैन केही साउन्ड पनि राम्रो दिँदैन त्यसले तिमीहरू नकिन बिग्रिहाल्छ तिमीहरूलाई लस् पनि हुन्छ छिट्टो बिग्रिहाल्छ त्यो एक दुई महिनामा बनाउनु परि पनि हाल्छ त्यो नकिन नकिन